अब अन्य भाषासँग हामीले कसैले पनि आफ्नो भाषासँग तुलना गर्न त अलिकति न्याय हुन्छ जस्तो त मलाई लाग्दैन कारण आफ्नो आफ्नो भाषाको आफ्नो आफ्नो गरिमा छ आफ्नो महिमा छ आफ्नो आफ्नो यसको स्थान छ जसरी उहिले हाम्रो नेपाली भाषा खिचडी भाषा थियो भनेर भनिन्छ सबै भाषाहरूको शब्दहरूलाई मिलाएर हामीले बोल्थ्यौँ हरे उहिले होइन मोतिराम भट्टसम्म त्यस्तै भाषा चल्थ्यो हरे र जबदेखि भानुभक्त आचार्यले शुद्ध सरल नेपाली भाषामा भानुभक्त अझै जुन रामायण उहाँले भानुभक्तले जुन रामायण उहाँले जुन अनुवाद गर्नु भयो त्यहाँदेखि चाहिँ हामीले शुद्ध सरल नेपाली भाषा पाएका हौँ भन्ने लाग्छ अनि हो पनि त्यहाँदेखि नै शुद्ध सरल नेपाली भाषाको जन्म भएको हो यसैले त हामी भानुभक्त आचार्यलाई आदिकवि भनिन्छ पहिलो कवि उहाँभन्दा अगाडि धेरै लेखक कविहरू आए तर उहाँको भाषा शुद्ध थिएन तर जबदेखि भानुभक्तले शुद्ध सरल नेप नेपाली भाषामा रामायणलाई अनुवाद गर्नु भयो त्यहाँदेखि चाहिँ हामीले सरल शुद्ध नेपाली भाषा पायौँ त्यसै कारण उहाँलाई हामी आदिकवि भन्छौँ र आफ्नो आफ्नो भाषाको आफ्नो आफ्नो गरिमा छ आफ्नो आफ्नो स्थान छ सबैले नै आफ्नो भाषालाई नम्बर वान होइन नै सोच्छन् र हामीले कसैको भाषासँग आफ्नो भाषालाई तुलना गर्नु चाहिँ मलाई न्याय लाग्छ जस्तो लाग्दैन किनभने मलाई पनि अरूले मेरो भाषा नराम्रो भन्दाखेरि अलिकति मनमा लाग्छ त्यसरी नै अरूको भाषालाई पनि हामीले अलिकति नराम्रो भन्दा अलिक तल्लो देखाउँदा उनीहरूको पनि हृदयमा चोट पर्छ त्यसले गर्दाखेरि चाहिँ मलाई लाग्छ हामीले कसैको भाषासँग तुलना नगरौँ आफ्नो भाषा मलाई प्यारो छ मेरो भाषा नै मलाई वान ए वान छ होइन मेरो भाषा नै एकदमै शुद्ध सरल नेपाली भाषा छ मलाई मेरो भाषा एकदमै धनी छ भनेर म सम्झिन्छु त्यसरी नै अरूले पनि सम्झन्छन् यस कारण हामीले कसैको भाषासँग आफ्नो भाषालाई तुलना नगरौँ उहाँको भाषालाई अलिक निचा देखाउने काम नगरौँ भन्ने मलाई लाग्छ किनभने आफ्नो आफ्नो भाषाको आफ्नो गरिमा आफ्नो स्थान आफ्नो महिमा छ सबैलाई आफ्नो भाषा प्यारो छ